आज हाम्रा जति पनि नेपालीभाषीहरू छन् उहाँहरूले आफ्नो भाषा बोल्नपर्दा सामना गर्नुपरेका कतिपय कुराहरू छन् जस्तो हामी नेपाली बहुल क्षेत्रमा क्षेत्र पढेर हामी जब अन्य भाषाभाषीको क्षेत्रमा पुग्छौँ र त्यस क्षेत्रमा पुगेपछि हामीलाई हाम्रो भाषा बोल्दाखेरि उनीहरूले विशेष गरेर नबुझेर होला उनीहरूले धेरै प्रकारको हामीलाई के भाषा बोलेको हो यो भन्दा नेपाली र विशेष गरेर नेपाली भाषा बोल्नेलाई हामीले अरू क्षेत्रमा जस्तो अब के अरे जहाँ अनेपालीहरू बेसी छन् जो अने अनेपालीको बहुल क्षेत्रमा हामी पुगेपछि त्यहाँनिर हामीले धेरै सम सामनाहरू धेरै गर्नुपर्ने परिस्थिति आएको हुन्छ जस्तो हामी दिल्ली गयौँ चेन्नई गयौँ वहाँ केरेला गयौँ त्यहाँनिर हामीले नेपालीभाषी कोही भेट्यौँ भने मात्रै हामी नेपाली भाषा बोल्न पाउँछौँ अ अन्यथा त्यहाँकाहरूले नेपाली भाषा जान्दैनन् बोल्दैनन् र हामीलाई धेरै सा ठुलो सामना गर्नुपर्ने परिस्थिति हुन्छ र हाम्रा कतिपय हाम्रा दाजुभाइहरूले अन्य देशहरूमा गएर पनि नेपाली भाषा बोल बोल्नपर्दा धेरै समस्याहरूको समाधान सम्मुखीन हुनुपरेको हामीले देख्नपाएका छौँ सुन्नपाएका छौँ र हामी धेरै प्रकारको क्या रे परिस्थितिहरूलाई सामना गर्नलाई विशेष गरेर नेपालीले अन्य जातिलाई पनि नेपाली भाषा सिकाउनुपर्ने परिस्थिति आएको छ तर यो हुनसक्दैन समय लाग्छ यसको र नेपाली भाषा बोल्न मात्रै होइन पढ्न लेख्नलाई पनि हामीले हामीले धेरै प्रकारको समस्याहरूको सम्मुखीन हुनपरेको छ र भाषा आन्दोलन हाम्रो जब यस नेपाली भाषा मान्यताको निम्ति हामीले भाषा आन्दोलन गर्नेहरूले उहाँहरूले भाषा आन्दोलनकारीहरूले हामीलाई भाषाको मान्यता दिलाइदिनु भयो सन् उन्नाइस सौ ब्यानब्बेमा नेपाली भाषाले अष्टम अनुसूचीमा भाषा मान्यता प्राप्त गर्यो तत्पश्चात पनि नेपाली भाषा के हो कुन भाषा हो भनेर उनीहरूले हामीलाई प्रश्न गरिरहे यस्ता प्रश्नहरूले हामीलाई धेरै धेरै समस्याहरूमा ढालेको छ र यो यो जो प्रश्नलाई हामीले उत्तर दिनको निम्ति हामीले नेपाली भाषाको प्रचार प्रसारमा ध्यान दिनुपर्छ र अन्य देश राज्यहरूमा पनि गएर हामीले यो नेपाली भाषाको प्रचार गर्नुपर्छ भन्ने मलाई लाग्छ